प्रथमतः त पौराणिक समयमा हेर्यौँ भने पुरुषार्थी समाज थियो र त्यो समय नारीलाई एकदमै नृत्य कुनै कुरा गर्न पनि धेरै असुविस्ता पर्थ्यो र नृत्यको कुरामा त झन् धेरै नर्तकीहरूलाई धेरै अस्वाभाविक रूपले घृणाले हेर्ने गरिन्थ्यो नचनिया भनिन्थ्यो घरि धेरै मानिसहरूले उनलाई उनीहरूलाई नराम्रो दृष्टिले हेर्नेगर्थ्यो र उनीहरूलाई धेरै समस्या पहिलो पुरुषार्थी समाजदेखि लिएर निरन्तर रूपमा अहिले विकसित विकासशील भएको समाजमा पनि धेरै समस्याहरू भोगेर आइरहेका छन् प्रथमपल्ट उनीहरूले भोगिरहनु परेको समाज नारीले नृत्य गर्नुहुँदैन नारी घरमा बसेर चुलाचौका हेर्नुपर्छ पुरुषको सेवा गर्नुपर्छ पुरुषार्थी हुनुपर्छ स्वालिन शालिन स्वभावको हुनुपर्छ त्यही मात्र चलिरहन्थ्यो नारीले न त शिक्षा पाउनुपर्छ न त नृत्य या अरूहरू कुरामा नृत्य गायन प्रस्तुतिमा कहिले पनि नारीहरू अगाडि आउनुहुँदैन नारी घर मात्र घरमा बस्नुपर्छ शील स्वभाव सिक्नुपर्छ घरको देखरेख गर्नुपर्छ त्यत्ति मात्रमा सीमित रहन्छु र पै पहिलादेखि नै तत्कालीन समयदेखि नै अहिलेसम्म पनि नृत्यमा एकदमै कठिनाइ स्वरूप देखापर्दछ नानीहरूमा र नारीहरूलाई अहिले भोग्दैआएको नृत्यमा एकदमै कठिनाइ देखापर्न जान्छ र समाजले पनि एक प्रकारले नराम्रो दृष्टिले पुरुषार्थी पहिलोको तत्कालीन समाज पुरुषार्थी समाजले पनि नारीहरूलाई दबाएर राख्ने जुन चाहिँ परम्परा थियो जुन चाहिँ रीति थियो त्यो अवश्य हट्दैआएको छ तर यो जुन चाहिँ विचार थियो त्यो कहिले विलीन भएको छैन सायद हुँदैन पनि होला तर अहिले पनि तर धेरै नारीहरूले आफ्नो नृत्य प्रस्तुति अन्त प्रस्तुति देखाएर धेरै नाम कमाएको छन् अभिनयको दृष्टिले कुनै अभिनेताहरूले पनि नृत्य प्रस्तुतिकै कारणले आफ्नो नाम प्रशंसा पाइरहेका छन् र त्यसै कारणले आज नारीहरू एकदमै अघि भएका छन् हुन त भनाइ छ पुरुषभन्दा सौ वर्ष पछि छन् नारीहरू लेखाइमा होस् नृत्यमा होस् गायनमा होस् जुनै पनि प्रस्तुतिमा होस् तर अहिले नारीहरू देखेँ धेरै अगाडि बढेको छन् उनीहरूलाई स्वतन्त्रता पाइरहेका छन् उनीहरूले पुरुषार्थ आफ्नो सम्मान पनि पाइरहेका छन् नृत्यमा धेरैले नाम पनि कमाएका छन् र त्यसरी नै आउने दिनहरूमा पनि नारीहरूले अवश्य नै नाम कमाउने छन् भन्दै हृदयतः कामना व्यक्त गर्दछु